हामी केटाकेटी हुँदा अब सानोमा अलिक घरमा अलिक दुखै थियो अन्त घरमा हामीलाई आमाबाबाहरूले बिहानै बाबा त सानैमा बित्नु भएको म सात वर्ष आठ वर्षको हुँदाखेरि अन्त बाँदर रुँग्नु पर्थ्यो बिहानै उठ्ने बितिकै अँध्यारो आ अन्दाजी रिमरिम उज्यालो हुँदाखेरि हामीलाई बारीमा खेद्नु हुन्थ्यो बारीमा गएर बाँदर रुँग्नु पर्थ्यो त्यहाँदेखि केही छैन चियासिया बोकेर आमा आउनु हुन्थ्यो अन्त चियासिया खाजा तलै खाएर एकछिन त्यो बादमा फेरि हामी स्कुल जान्थ्यौँ स्कुल पठाउने पठाउनु हुने अन्त स्कुल गयो है त्यहाँ अब पढ्नु विशेष मन लाग्दैन थियो खालि खेल्नु खेल्नु कुद्नु अन्त स्कुलबाट आयो फेरि बारीमै जानु पर्थ्यो घाँस काट्नु पर्थ्यो अलिअलि त्यहीँ बाँदर रुँग्नु पर्थ्यो त्यसो हुँदा आ केही ठुलो भयो पछि एकदुई वर्ष पछाडिदेखि चाहिँ फेरि हामीलाई दुधहरू बोक्नु पर्थ्यो क्या बोकेर टिस्टा बजार लानु पर्थ्यो टिस्टा बजारमा दुध पुऱ्यायो अनि आयो त्यहाँदेखिको स्कुल गयो त्यसो गर्थ्यौँ त्यसो हुँदाहुँदा म बाह्र वर्षको हुँदा चाहिँ अब टिस्टा बजारमा दुध ल्याएर गयौँ त्यो अठसट्ठी सालको कुरा रहेछ अन्त दुध लिएर गयौँ भरे बाटोतिर सब टिस्टाको मान्छेहरू त उक्कालो क्या हो हिँडेर पोका बोकेर उक्कालो आउने कोही कोही रित्तै भागेर त्यो भल पहिरोको डरले टिस्टा नदी बढेर त्यति बेला पुल पनि भाँच्चिएको थियो बडा पुल अन्त र पनि म चाहिँ दुध बोकेर गएँ गएँ कति खा जना त्यो हाम्रो ठिका खानेहरू कताकता भाग्नु भएको रहेछ भेटिएन पनि अन्तखेरि एक जग्गा चाहिँ भेटेँ पर पुलमा क्या अहिले पुरानो पुरानो पुल भन्छ नि पहिलाको पुलमा त्यहाँ त्यो एरिया चाहिँ अब राम्रै बसेको थियो अन्त त्यहाँ त्यस दुधहरू उनीहरूको ठिका खाने खायो उब्रिएको दुधहरू चाहिँ फर्काएर घरमा लिएर आउँदै थिएँ आउँदा आउँदा माथि डाक बङ्लातिर कतिजना बस्नु भएको रहेछ वहाँ उहाँहरूले सोध्नु भयो दुध छ नानी भनेर सोध्नु भयो अन्त छ भनेर भने त्यहाँ फाल्टो बोच्दै आएँ त्यसरी घरमा आइपुग्दा बाह्र बजेको थियो त्यो पहिरो गएको जगाह हेर्दा त्यो घर भत्केको हेर्दा पुल त्यो पुल भत्किएकोतिर गएँ त्यता हेर्दाखेरि घरमा आइपुग्दा बाह्र एक बजे सधैँ आठ बजी नौ बजी घर आइपुगेर स्कुल जाइन्थ्यो त्यो दिन चाहिँ त्यो घुम्दै आउँदाखेरि स्कुल जाने स्कुल जानु नि पाइएन ढिलो भयो स्कुल पनि बन्द भएको रहेछ त्यो दिन चाहिँ छुट्टी रहेछ अन्त त्यति बेला के दसैँको छुट्टी परेको थियो कि के हो धेरै अगाडिको कुरा है त्यहाँ दसैँकै टाइमको कुरा हो छुट्टी नै थियो होला त्यति बेला स्कुल छुट्टी नै हुनुपर्छ जस्तो छ त्यति बेला नि अहिले यो भल पहिरो गएको त्यति बेला अठसट्ठी सालको अक्टोबर महिनामै हो यो पालीको यो टिस्टामा अहिले जुन चाहिँ हालत भइरहेको छ अहिले सबैलाई थाह भएकै कुरो हो यो भएको पनि चार अक्टोबरमै भयो त्यो एउटै तारिक एउटै महिना परेको भन्ने यहाँ कतिको भनाइ छ हुनु त अठसट्ठीको त्यति विदित थाहा छैन तर अहिले चाहिँ अब सबैलाई थाहा छ है